हेलो सर किन फोन गर्नुभएको थियो होला है हजुर ए होइन नानीले त भन्दै थियो पिक्निक लान्छ स्कुलबाट भनेर कि अन्त कहाँनिर लाने होला नि सर

हजुर पैसाहरू चाहिँ कति उठाउनु हुँदैछ एकजनाको चार सौ रुपियाँ ए हजुर अन्त के अरे खानाहरू चाहिँ सर ए हामीले घरबाट बनाएर पठाउनु परेन पानी पानीहरू चाहिँ पठाई दिनुपऱ्यो होला है हजुर के अरे स्कुल ड्रेसमा पठाउनु कि फाल्टो ड्रेसमा हौ सर स्कुलबाटै पिकअप गर्ने हो कि हामीले काहीँ ल्याई दिनुपर्ने हो कि ए भनेपछि हामी स्कुल टाइममै नानीहरूलाई पठाइदिन्छौँ अन्त चाहिँ तपाईँहरूले उतै उतैबाट लिएर जानुहुने ए हुन्छ अब त्यस्तो केही टेन्सन त हुँदैन होला नि हामीलाई है सर तपाईँहरू जानुहुँदैछ अँ त्यही त नानीले पिक्निक लान्छ स्कुलबाट भनेर मलाई घरमा आएर भन्दै थियो अन्त मैले के रहेछ कसो रहेछ भनेर बुझ्नु लागि तपाईँलाई फोन गरेको नि कि सर हुन्छ सर हुन्छ थ्याङ्क्यु म पठाइदिन्छु त्यसो भए ल ढुकैले हुन्छ